बुढापाका मान्छेहरूले चाहिँ अब लाते भकुन्डो धेरै मन पराउँछन् है हाम्रो क्षेत्रमा बुढापाका मानिसहरूले चाहिँ अब लात्ते भकुन्डो खेल्छन् अनि दोरीहरू त्यो तान्ने खेल्छन् बाँसमा चढ्ने खेल्छन् उयो क्यारमबोर्ड पनि धेरै मजासँगले खेल्छन् र अरू अब हाम्रो ठुलो एउटा मैदान छ त्यहाँ मैदानमा चाहिँ गउँको बुढाहरू भेला हुन्छन् भेला भएर लात्ते भकुन्डो खेल्छन् त्यो सँग सँगै क्यारमबोर्ड पनि अब धेरै रोचकसँगले धेरै मन लगाएर हामीले खेलेको देख्छौँ अनि क्रिकेट पनि अब बुढा पाकाहरूले खेल्छन् तर लात्ते भकुन्डो जति चाहिँ खेल्दैनन् र दोरी तान्ने त झन एकदमै धेरै मजाले खेल्छन् अरू चाहिँ अब यो जुन चाहिँ म्युजिकल चियर भन्छन् बुढापाकाहरूलाई एकताल हामीले एकपल्ट खेलाएको थियौँ खुबै मजाले खेले त्यो पनि साथै त्यसरी नै अब नाच गान पनि बुढापाकाहरूले मजाले नै गर्छन् है अन्त यो जुन चाहिँ लात्ते भकुन्डो चाहिँ धेरै मात्रामा धेरै मन दिएर एउटा जोसिलोपूर्वक खेलेको हामीले देखेका छौँ हाम्रा गाउँको चाहिँ प्रायः बुढापाकाहरू चाहिँ लात्ते भकुन्डो नै खेल्छन् डोरी तान्नेहरू नै खेल्छन् अन्य ठाउँमा पनि अब धेरै खेल्छन् अरे अरू चिजहरू अरू खेलकुदहरू तर हाम्रोमा चाहिँ त्यो भयो अन्त अरे मेराथन पनि हामीले बुढापाकाहरूलाई सर्ट म्याराथन् पनि अब धेरै रोचकसँगले खेलेको देख्छौँ